के काम गर्नु हेलो हेलो दिदी हजुर म तिन दिनदेखिन् यता बिमार प बिमार भएर थला परिरहेको छु हौ दिदी हेर्नुहोस् न तपाईँलाई पनि थाहा छ नि हाम्रो हाम्रो अब गाउँमा त्यो नेटवर्क पनि छैन हो अब के गर्नु हेर्नु नि त्यस्तै भयो म त्यो कामहरू छोडिदिइराख्नुहोस् न म मेरो कम्प्लिट गरिदिन्छु नि बरू ओभर टाइम बेलुकैसम्म गर्छु हो अब को कोही बेला वर्षमा म त तपाईँलाई थाहा छ म कति सिन्सियर छु होइन हेर्नु तपाईँले पहिला दिएको सेलेरी नै अरूभन्दा कम्पेयर गर्दा कम्ती छ हो अब त्यसमा पनि घटाउनु भयो भने चाहिँ हामी के गर्नु

त्यो त हो नि तपाईँले दिनुहुन्छ तपाईँलाई त्यस्तो भनेको हेइन नि तर पनि अहिले हेर्नुहोस् न अरू जग्गामा सेलेरी म ठिक हुनु त हेर्नुहोस् न अब प्रब्लमै छ ठिक हुनु अझै पनि टाइम लाग्ने रहेछ हो आज त म माथि त्यहाँ नेटवर्क आउँदैन एक किलोमिटर हिँडेर आएर तपाईँसित बात मारेको यहाँ नेटवर्क आउने जग्गामा यहाँ पनि फेरि जति बेला पनि जानुसक्छ हेर्नुहोस् न अब के गर्नु त्यस्तै छ म म ट्राइ गर्छु नि म मेरो भाइ छ कि उसलाई म पठाई पठाइदिन्छु नि ल अलिअलि काम आउँदैन तर पनि सिकाइदिनुहोस् है तर तपाईँ घरमा घरमा बस्नुहोस् है उ आएको बेला चाहिँ हजुर काम त हुन्छ नि राम् तपाईँलाई पनि थाहा छ नि म कस्तो छु अब

काम त रोकिँदैन नि आउँछ नि मेरो भाइ आउँछ नि भोलि भोलि भाइ चाहिँ कति दिन आउँछ सुन्नुहोस् न भाइ चाहिँ अब मेरो कम से कम पनि एक हप्ता आउँछ हो त्यसपछि मात्रै म आउनु भ्याउँछु नभए भ्याउदिनँ नि डाक्टरले अब एक हप्ता त रेस्ट गर्नैपर्छ भनेको छ हजुर डाक्टरले अब के भन्नु डाक्टरको त मान्न पऱ्यो नि हौ हजुर हजुर म पक्का पठाइदिन्छु भाइ ओई जा त हुन्छ हुन्छ